जीवनमा धेरै कुराहरू बाल्यकालदेखि नै सिक्दै सिक्दै आइयो म एउटा किसानको छोरा हुँ र किसानको मर्म म बुझ्छु गाउँमा कति साह्रो छ बाँच्नु खेती किसान गर्नु अनि किसिम किसिमको झैँझमेलाहरू पहिरो समस्या बाटोको समस्या पानीको समस्या अनि खेतीपाती गर्नको लागि श्रमिकहरूको समस्या अनि आफै पनि त्यसमा साथ दिनुपर्ने यी सबै समस्याहरू मैले भोगेको देखेको छु र मैले एउटा पढेको पाठ चाहिँ के हो भनेदेखि अहिले हाम्रा युवाहरू गाउँबाट पलायन हुँदै सहरतिर अन्यअन्य ठाउँतिर गइरहेका छन् तर हामीले अलिकति उन्नत ढङ्गले कृषिलाई मान्यता दियो भने गाउँबाटै पनि हाम्रो गुजारा राम्रो हुन्छ भन्ने एउटा पाठ मैले पढेको छु जीवन जीवनमा अनि सानोदेखि नै म गाउँकै स्कुलमा पढे त्यसो हुँदाखेरि मेरो पढाइमा कुनै किसिमको विध्न बाधा भएन शान्त वातावरण थियो मेरा शिक्षकहरू अत्यन्त विद्वान्हरू र एकदमै इमान्दार हुनुहुन्थ्यो कहिले क्लास छोड्ने कहिले नपढाउने कहिले गफ गर्ने यस्तो कहिले पनि गर्नु भएन र आफू पनि परिपक्व हुनुहुन्थ्यो र त्यस्ता शिक्षकहरूले पढाएको हुनाले मलाई आफ्नो पढाइप्रति अहिले पनि गर्व छ यो अर्को पाठ हो मलाई यसबाट के भन्न मन लाग्छ भनेदेखि मानिसको जीवनको सबैभन्दा आधारभूत महत्त्वपूर्ण कुरा भनेको शिक्षा नै हो र यसमा विद्यार्थीहरू शिक्षक दुई अनि अभिभावक तिन वर्ग को भूमिका हुन्छ र तिन वर्गले सचेत भएर शिक्षालाई अघि बढाएको खण्डमा समाज आफै अघि बढ्छ र शिक्षा नै सर्वोपरि हो भन्ने मेरो मैले सिकेको एउटा पाठ हो अर्को चाहिँ के भनेदेखि यौवनकालमा अनेकौँ चञ्चलताहरू मानव स्वभावमा आइपर्छन् र त्यसलाई संयमित ढङ्गले आफ्नो कर्तव्यतिर उन्मुख गराउन सकेको खण्डमा त्यसको प्रतिफल भविष्यमा अवश्यै देखिनेछ भन्ने चाहिँ मेरो आफ्नै जीवनबाट मैले सिकेको छु यदि मैले समयमा ठिकसित नपढेको भए अथवा संयमित नबनेको भए कुलतमा फसेको भए अहिले जुन चाहिँ एउटा स्थायी र शान्त बुढेसकाल मैले पाएको छु रोजगार पाएर त्यसबाट मैले पेन्सन पाइरहेको छु यो सबै मेरो जीवनको संयमित क्रियाकलापहरूले मलाई दिएको हो अनि यो पनि एउटा पाठ हो र अर्को पाठ आफूभन्दा प्रौढ व्यक्तिहरूले देखाएको बाटोमा हिँड्नबाट कहिले पछि पर्नु हुँदैन र जीवनमा राम्रा राम्रा कुराहरू अध्ययन गर्नु छोड्नु हुँदैन मैले जीवनमा सबैभन्दा ठुलो पाएको पाठ चाहिँ म कहिले पुस्तक अध्ययनबाट टाढा भइनँ जहिले पनि पुस्तक मेरो साथी भयो र पुस्तक नै एउटा यस्तो साथी हो जसले कैले पनि धोका नदिँदो रहेछ र पुस्तक पढेर नै मैले जीवनको आफ्नो बाटो बनाए बाटो खने र पुस्तकको निर्देशनमा मैले केही लेख्न पनि सिकेँ यसले गर्दाखेरि मानिसले एउटा मानिसले अर्को मान्छेलाई जति विश्वास गर्छ त्यो भन्दा धेरै बेसी विश्वास किताबलाई गर्नुसक्छ र किताब नै मान्छेको असल साथी हो यसको अर्थ मान्छेलाई कोही पनि साथी चाहिदैँ चाहिदैँन भन्ने चाहिँ होइन तर किताबलाई साथी बनाउने मान्छेको भविष्य कहिले पनि दुर्घटनामा पर्दैन जहिले पनि उज्यालो हुन्छ र यो मैले मेरो जीवन जीवनबाट सिकेको पाठ हो र अर्को पाठ चाहिँ मानिस मानिसको बिचको सम्बन्ध नै यो संसार हो यो जीवन हो र ठिक ठाउँमा ठिक बोल्नु र ठिक मान्छे चिनेर उसित ठिक व्यवहार गर्नु गलत मान्छेको सङ्गतमा नपर्नु अथवा सङ्गतमा परिहाले पनि समयमै चिनेर बेलैमा त्यसबाट टाढा बस्नु पनि मैले सिकेको एउटा महत्त्वपूर्ण पाठ हो जीवनमा सिकेको र यसरी नै जीवनलाई हिँडाउँदा हिँडाउँदै अहिले यहाँ आइपुगिएको छ र अहिले जीवनबाट सिक् सिक्ने क्रम अझै पनि जारी छ अझै पनि अनेकौँ त्रुटिहरू आफ्नो स्वभावमा आफ्ना क्रियाकलापहरूमा भएको म चाल पाउँछु र त्यसलाई सच्याउँदै अघि बढ्दै गर्ने काम म गरिरहेको छु अब मान्छेका नैतिकताहरू बाल्यकालको बेग्लै युवाको बेग्लै वृद्ध अवस्थाको बेग्लै हुँदोरहेछ र वृद्ध अवस्थाका नैतिकताहरू लाई मैले एकदमै अँगाल्ने चेष्टा गरिरहेको छु जस्तै के खानु के नखानु कति बेला सुत्नु कति बेला उठ्नु कति बेला कति आराम गर्नु कति व्यायाम गर्नु इत्यादि कुराहरू वृद्धा अवस्थाका नैतिकताका कुराहरू हुन् जसलाई मैले जीवनबाट सिकेको छु र त्यसलाई पालन गर्ने कोसिस गरिरएको छु